त्यो मैले अस्ति लागेको टी सर्ट त कस्तो राम्रो रहेछ नि हौ क्वालिटी पनि कस्तो राम्रो हो त्यस्को त धुँदा पनि सफा भइ हाल्ने कस्तो राम्रो रहेछ कमफोर्टेबल हुदो रहेछ पुरा हो राम्रो रहेछ कलर पनि फेरि राम्रो रहेछ नि त उड्दैन रहेछ कलरहरू पनि हो साथीहरूले पनि पुरा मन परायो क्वालिटी राम्रो रहेछ भनेर हो कहाँबाट किनेको भन् न म पनि किन्छु भन्दै थियो हो अब अलिक आयो भने चाहिँ मेरो साथीहरूलाई पनि राखिदिनु अरे हौ क्वालिटी राम्रो भएको त्यस्तै खालको मेरो साथीहरूले पनि राख्छ भन्दै थियो तपाईँकैबाट किन्ने अरे हो एक दुईवटा चाहिँ पिसहरू चाहिँ राखिदिराख्नु न उनीहरूलाई पनि उनीहरूले पनि लान्छ अरे हौ म पनि अब अर्को पालि आउँदाखेरि यहीँबाट किन्छु नि मेरो साथीहरूको लागि पनि राखिदिनु है म अब अर्कोपालि आउँदाखेरि पनि त्यस्तै खालको क्वालिटी भएको चाहिँ म फेरि किनेर लान्छु नि दामी रहेछ नि त्यो क्वालिटी दामी रहेछ क्वालिटी पिस दामी रहेछ त्यो लुगाको त्यस्तै राखिदिनु ल